मलाई यस्तो लाग्छ होला नि हाम्रो अब युथहरूलाई अब गाउँतिर बसेका पाहाडतिर बसेका नर्थइस्टकोलाई नेपाली सिक्नु एकदमै जरुरी छ किनभने नेपाली चाहिँ अब नर्थइस्टमा भक्कु बोलिन्छ नर्थइस्ट नभएर इन्डियाभरिमा नर्थइस्टमा बोलिन्छ त्यसको लागि त्यो जुनै पनि जातिको होस् तर नेपाली चाहिँ अलिकति सिकिराख्नुपर्छ जस्तो कि कतैतिर हामी कालिम्पोङतिर घुम्नु गयो भने अब हिन्दी त बोल्न सकिँदैन त्यहाँ कालेबुङमा सबै नेपाली हुन्छ त्यही नै हामीले नेपाली चाहिँ सिक्नुपर्छ खासगरी त्यो त ठिकठाक बोल्नु सिक्नुपर्छ त्यति साह्रो पनि हैन सिक्नु हुँदैन सिक्नुपर्छ हाम्रो बालकहरूलाई धेरै सिक्नुपऱ्यो किनकि बालकहरू आजकल उच्च माध्यमिक स्कुलतिर गयो भने अब नर्थइस्टको हिल्सकोतिर नि जहाँ नेपाली हुन्छ हिन्दी त हुँदैन हिन्दी पनि हुन्छ त कम्ती हुन्छ तर बेसी मात्रामा नेपाली हुन्छ त्यही त बाल बालकहरू चाहिँ भन्दैछु नेपाली सिक्नु चाहिँ एकदमै जरुरी छ किनभने नेपाली यस्तो सजिलो वर्ड हो हिन्दीभन्दा नि सजिलो वर्ड हो नेपाली त्यो चाहिँ मलाई लाग्छ मेरो विचारमा तपाईँलाई नेपाली चैँ महत्त्वपूर्ण छ मलाई किनभने हामी गाउँमा बस्छ हामी हिन्दी गाउँमा बस्दैन नेपाली गाउँमा बस्छ हामी इङ्लिस त बोल्न सक्ने हैन सिधै बात नेपाली बोल्छौँ नेपाली बोल्छु त्यसैले म खुस छु अहिलेको बालकहरूको के त नेपाली बोल्नु एकदम एकदम जरुरी छ किनभने बालकहरू चाहिँ एकदम थेत्तरा त हुँदैन एकदम राम्रो हुन्छ ओ बाजे यस्तो छिटोमिठो बोल्नुलाई त नेपाली अब ठाडै भाषा बोल्नु मिल्दैन नेपालमा जानुभने नेपाली बोल्नु सिकिन्छ र वेस्ट बेङ्गलमा बोलेर चाहिँ त्यति साह्रो नेपाली एकदम प्योर नेपाली बोल्नु सकिँदैन त्यो हाम्रो अहिलेको जो पनि बालकहरू छ यिनीहरूलाई नेपाली चाहिँ एकदम अब एकदम ग्रामारवाइज पढाएर चाहिँ नेपालीलाई एकदम शुद्ध पारेर बोल्ने मेरो विचार व्यक्त गर्दैछु तपाईँहरू सुनी राख्नुहोला नेपाली चाहिँ सिक्नु जरुरी किनभने छ हाम्रो बङ्गालमा विशेषगरी धेरै जातिको मानिसहरू रहन्छ तर विशेषगरी बङ्गाल नस बङ्गालको नर्थइस्टपट्टि नेपाली बेसी बसोवास गर्छ त्यसको लागिन् अब कतितिर ड्राइभरहरू नि भेट्छ गाडीतिर हामी बेसीजस्तो नेपाली नै हुन्छ तो त्यसोभने हिन्दी त बोल्नु सकिँदैन हामी नेपाली नेपाली बोलेको मान्छे त्यसकारणले चाहिँ म भन्छु नेपाली बोल्नु चाहिँ चाहिन्छ जस्तो कि अब मिठाईसिठाई किन्नु गयो भने अब हामीलाई सुविधा हुन्छ नेपाली सिकिराखेको छ भने चाहिँ हाम्रो बालकहरूलाई नेपाली पनि भाषा राम्रो एकदमै ठिक मलाई ठिक हो एकदम ठिक दामी भाषा हो नेपाली हामीलाई बोल्नैपर्छ भन्ने केही छैन हिन्दी पनि ठिकै ठिकै लाग्छ राम्रै लाग्छ हिन्दी चाहिँ किन ठिक लाग्छ भने अब हिन्दी अब हाम्रो पुरै देश घुम्नुपर्छ भारत देश घुम्नुपर्छ त्यसमा पुरा हिन्दी बेसी चल्छ नेपाली त हाम्रो नर्थइस्टपट्टि ज्यादा बोल्छ भारतको नर्थइस्ट आसामपट्टि बोल्छ त्यो त्यही कारणले हामी भारतभरि घुम्नु गयो भने चाहिँ हिन्दी काम लाग्छ नर्थइस्टपट्टि आयो भने चाहिँ हामीलाई नेपाली काम लाग्छ सिधै बात म भन्दैछु नर्थइस्टपट्टि गयो भने चाहिँ नेपाली सुविस्ता पाराले बोल्न सक्नुहुन्थ्यो तर भारत देशभरीमा चाहिँ हिन्दी बोल्नु एकदम चाहिँ सुविधा राम्रो गर्दैछु नर्थइस्टमा नेपाली बोल्नुपर्छ मेरो विचार तपाईँलाई व्यक्त गर्दैछु नेपाली भाषा चाहिँ एकदम राम्रो अब भानुभक्त कटुवाल हाम्रो महाकवि ऊ ऊ नै हाम्रो अब भगवान जत्तिकै नेपाली भाषाको अनि त हिन्दी भाषाको चाहिँ रविन्द्रनाथ ट्यागोर